मलाई चाहिँ होटेलमाभन्दा चाहिँ बाहिर अब बाहिर ढाबामा खाना खानु चाहिँ अब एकदम राम्रो लाग्छ बाहिर अब मौसमहरू हेर्दै अब कस्तो राम्रो हुन्छ रमिता हेर्दै है मलाई चाहिँ के खानु मन पर्छ भने चाहिँ ढाबामा चाहिँ केरा मिठो लाग्छ भने चाहिँ मोमोज अनि चाउमिन लेग पिस चिकन ललिपप छोला बटोरा त्यति चाहिँ मलाई पुरा खानु मन पर्छ है किनकि यति मिठो हुन्छ कि अब हेटेलमाभन्दा पनि एकदम मिठो हुन्छ